र मेरो क्षेत्रमा के कस्ता खेलहरू खेलाइन्छ भन्दा विशेष रूपमा क्रिकेट फुटबल भलिबल बेडमिन्टन बास्केटबल यी खेलहरू खेलाइएको देखिन्छ र त्यहाँ राज्यका अन्य ठाउँहरूमा खेलिने खेलभन्दा फरक छ भन्न सकिँदैन किनभने राज्यमा जे जे खेल खेलिन्छ ती खेलहरू नै यहाँ पनि खेलाइने गरिन्छ